हाम्रो गाउँकोहरूले चाहिँ वजन बढाउनको लागि चाहिँ उनीहरूले घिउ गाउँको दही दूध घिउ र उनीहरू गाड़ीमै हिड्छ र उनीहरूलाई अब बटरहरू जस्तै र बेथु साग दुङदुङे साग रायो साग मेथीको साग उनीहरूले राम्रो राम्रो खानाहरू खान्छ र त्यस्तोहरू खाएर पनि उनीहरूले आफ्नो वजन चाहिँ बढाउनु खोज्छ अनि हामीले रायो साग खायौँ हामीले सागहरू खायो भने हाम्रो आँखाहरू तेजहरू हुन्छ र हामीलाई चाहिँ सागहरू खानुपर्छ हामीले जङ्क फुडहरू बेसी खानु हुँदैन हामीले त्यसले गर्दाखेरि हामीलाई हानि पुर्याउँछ